हेलो हजुरको हजुर भन्नुहोस् न हजुर भन्नुहोस् मेरो शुभ नाम अभ्यास हो हजुर हजुर म दार्जिलिङमै बस्छु सोध्नुहोस् न अब दार्जिलिङ चाहिँ अब हालैमा चाहिँ जुन चाहिँ पहिला अब दार्जिलिङ कालेबुङ डिस्ट्रिक्ट भनेर त्यसरी एउटै थियो सिङ्गो दार्जिलिङ होइन त्यसमा कालेबुङ कालेबुङ अरू अरू क्षेत्र पनि पर्थ्यो तर अब जति बेला यो डिस्ट्रिक्ट छुट्यो त्यहाँदेखि अलिकति दार्जिलिङको सीमा सानो साँघुरियो पनि बुझ्नुभयो अब प्रपर दार्जिलिङ भन्दा त अब दार्जिलिङ कालेबुङ क्षेत्रमा पर्ने गाउँहरू नै बुझिन्छ र पनि अब त्यो सबैको सन्दर्भमा भन्नुपर्दा चाहिँ दार्जिलिङमा चाहिँ अब सबै थरिका मतलब अब सबै थरिका धर्मावलम्बीहरू आबो बसोबासो गर्दै आएका छन् अन्त फेरि अब अहिले पनि बस्दैछन् है अब यहाँ हिन्दू मुस्लिम बुद्धिस्ट क्रिसच्यन सबै थरिका मान्छेहरू बसोबासो गर्दै आएका छन् अन्त यहाँ तपाईँको अब सामूहिक मतलब अब बेसी मात्रामा चाहिँ यहाँ हिन्दूहरू छन् बुद्धिस्टहरू छन् अन्त तपाईँको त्यसमा अलिअलि चाहिँ तपाईँको यो क्रिस्चयन अन्त यो अर्को उयो मुस्लिमहरू आँउछन् हजुर त्यसो त्यस्तो छ अन्त उनीहरूले आफ्नै किसिम अब डिफिरेन्ट अब यस्तो हो अब त्यो धर्मले नै विविधता देखाउँछ किनभने हिन्दूले हिन्दू धर्म अनुसारले नै उनीहरूको अब जुन संस्कार संस्कृति छ है त्यो हिन्दू धर्म अनुसारको संस्कार संस्कृति अब त्यस्तो त अब तपाईँ आफै पनि निकाल्नु सक्नुहुन्छ जस्तै हिन्दूहरूले हिन्दुहरूमा सपोज यो तपाईँको यो मरौहरू परिहाल्यो भने अब हिन्दू धर धर्मावलम्बीहरूले तेह्र दिन एघार दिन त्यसरी कोरामा बसेर उनीहरूले त्योे संस्कार अब पालाना गर्छ भने क्रिसच्यनमा त्यो थरि त्यस्तो खाल्को संस्कार देखिदैन उनीहरूले एकै दिनमा सबै कामकुरा गर्छन् त्यसरी जुठो बार्ने नुन तेल बार्ने त्यस्तो खाल्को देखिन्दैन त्यो चाहिँ एउटा यो आबो यो सामानान्तर होइन यो अब भिन्नता हो यो दुईवटा धर्ममाझको बुझ्नु भयो अब त्यस्तै अब मुस्लिमहरूको आफ्नै थरिको त्यस्तो संस्कार छ त्यसरी अब यो बुद्धिस्टहरूको आफ्नै संस्कार छ त्यसरी नै भिन्न भिन्न संस्कार छ अब त्यही मात्रामा अब हामीले सिमिलरिटिज देख्यौ भने पनि अब त्यो चाहिँ अब त्यो सामूहिक रूपमा हामी जस्तो काम गर्छौँ नि जस्तै अब बुद्धिस्ट बुद्धिस्टकोहरूले पनि दुर्गा पूजा मनाउछन् होइन किनभने दुर्गा पूजा दुर्गा पूजा टिकाहरू लगाउने लगाइरहेका हुन्छन् हिन्दूहरूले त अब त्यो लगाउँछन् नै लगाउँछन् त्यस्तो अब सिमिलरिटिजहरू पाउँछ क्या उब समानन्तर अब त्यो पक्षहरू भेटिन्छन् अब त्यस्तो छ हजुर हुन्छ हुन्छ तपाईँको दिन शुभ होस्